हाम्रो हाम्रो गाउँ चाहिँ पन्चायतमा पर्छ अन्त त्यहाँदेखिको चाहिँ अब पन्चायतमा पर्दाखेरि चाहिँ अब यो वेस्ट बेङ्गालमा चाहिँ धेरै समयदेखि चाहिँ पन्चायतको भोट चाहिँ भएको छैन र अब त्यसैले गर्दाखेरि चाहिँ पन्चायतपट्टिबाट हुनु पर्ने कति अब धेरै काम अब कति भन्दाखेरि प्रायै कामहरू चाहिँ राम्रोसँग भएको छैन अब त्यो पन्चायत राम्रोसँग भएकै छैन इलेक्सन त्यही कारण चाहिँ त्यो कामहरू पनि राम्रोसँग भएको छैन